मैले चाहिँ यो स्क्र्याचबाट चाहिँ खाना बनाएको छुइनँ हामी चाहिँ चुल्हामा र ग्यासमा खाना बनाउने गर्छौँ र अहिलेसम्म यो स्क्र्याच भनेको शब्द चाहिँ सुनेन पनि सुनेको पनि छैनौँ